हेलो कालिम्पोङमा टुरिज्महरू कता टुरिजमको लागि चाहिँ कता कता अब जगाहरू कस्तो राम्रो छ हजुर मलाई के भन्छ बताइ दिनु होस् न कालिम्पोङ कालिम्पोङ अब जुन अब जुन जगा राम्रो छ टुरिस्ट टुरिस्टहरूको लागि पिसफुल जगा अब त्यस्तो फ्यामिली फ्यामिलीको लागि डेलो कस्तो छ अब बस्ने जगाहरू एभाइलेभल छ कि छैन ए हजुर अन्त अरू जगा चाहिँ कहाँ भन्नु भयो हामी आयो भने तपाईँले लगिदिनु हुन्छ ए हुन्छ त्यसो भने हामी फ्यामिली आउने प्लानिङ चल्दै छ कि तपाईँले घुमाइदिनु होस् न है देखाइदिनु होस् एकदम राम्रो जगा एकदम पिसफुल खाले जगाहरू अब हेर्न मन छ हुन्छ थ्याङ्क यु